अनि फुल रोप्छु म गोड्नु पऱ्यो झार जङ्गल पानी हाल्न पऱ्यो अनि बुहारीहरूले पनि ए आमा त बारीमा रहेछ हामी पनि गएर सघाउ भन्छन् बुहारीहरू पनि आएर गोड्नु मल हाल्नु पानी हाल्नु सघाउछन् अनि बुहारीहरू राम्रो छ नातिनीहरू पनि सबले गर्छन् सबै हामी परिवारले नै गर्छौँ हामी परिवार अब साग सब्जीमा पनि परिवारलाई पनि हामीले गर्छौँ त्यस्तै खान्छौँ हामी आफैले गरेको खेती कमाइको खान्छौँ अब सधैँ पुग्दैन कोही बेला किनेर ल्याएर पनि खान्छौँ तर धेरै जस्तो चाहिँ आफ्नै बारीको टिपेर खान्छौँ हामी